मेरो मेरो चाहिँ एउटा सिप छ खाना पकाउँने होइन म खाना चाहिँ मजाले सबै खानाहरू पकाउँछु युट्युबमा हेर्दै पकाउँछु खाना खाना पकाउँछु हेल्दी हेल्दी खानाहरू पकाउँछु त्यो हेल्दी हेल्दी खाना पकाएर सबलाई म दिन्छु घरकोहरूलाई अन्त अब म यो सिप चाहिँ बाहिर पनि देखाउनु चाहन्छु बाहिर पनि अब म के भन्छ होम डिलिभरीहरू गर्छु खाना पकाउँनुको लागि अनि त्यस पिछे फेरि गार्डनिङ पनि छ म गार्डनिङ पनि गर्छु फुलहरू उमार्छु फुलको बिरुवाहरू उमारेर म सप्लाई पनि गर्छु अन्त खानामा चाहिँ जुनै खाना पनि नेपाली चाइनिज बनाउँनु सक्छु म हो अन्तखेरि खाना चाहिँ के भन्छ मेरो यो सिप चाहिँ छ म सबैलाई नानीहरूको बर्थडेहरू हुँदाखेरि पकाउँनु जान्छु मलाई बोलाउँछ गाउँ छिमेकीमा केही परिहाल्यो भने बोलाउँछ म मेरो यो खाना पकाउँने सिप भएकोले चाहिँ मलाई बोलाउँछ त्यसले म खानाहरू पकाउँन जान्छु र म मैले यो सिकेको यो मेरो खाना पकाउँने सिपले म अरू धेरैलाई हेल्प गर्छु मेरो साथी भाइहरूलाई मेरो कजन्सहरूलाई मेरो कलिकहरूलाई म सबलाई सिकाउँछु खाना पकाउँनुमा के भन्छ अझै जति म चाहिँ नयाँ नयाँ खाना जति निस्किन्छ म त्यति त्यति पका पकाउँछु अन्त अरूहरूलाई पनि दिन्छु साथीहरू मेरो खानाको सिप देखेर खुसी हुन्छन् र साथीहरू पनि यो पकाउ है आजु भनेर चाख्नुहरू आउँछ मेरोमा साथीहरू अन्तखेरि उनीहरूलाई पनि सिकाइदिन्छु म उनीहरूले पनि मलाई सिकाउँछ साथीहरूको पनि सिप छ आफ्नो आफ्नो सिप छ कसैले सिलाइ बुनाइ गर्छ कसैले नर्सरी गर्छ कसैले अचारहरू बनाउँछ हाम्रो पनि सिप छ सिपमा चाहिँ थुप्रो भेराइटी छ हाम्रो साथीहरूसित हामी मिलेर खान्छौँ पकाउँछौँ